मेरो जीवनमा भएको केही प्रमुख टेकनिक प्राइवेटाइजेसनको कुरा गर्दा चाहिँ त्यही हो फोन दस बाह्र साल अगाडि फोन भन्ने चिज सबैकोमा हुन्थेन त्यस्तो इजी पनि थिएन फोन किन्नु एकदम महँगो त्यही माथि नेटवर्कको प्रब्लम हुन्थ्यो तर अहिले चाहिँ सबैको हातमा फोन हुन्छ त्यही मेरोमा अनि अरू सबैकोमा पनि त्यही कारणले कम्युनिकेसन चाहिँ इजी हुन्छ यो परिवर्तनले चाहिँ थुप्रो राम्रो चेन्जेस पनि ल्याएको छ र नराम्रो चेन्जेस पनि ल्याएको छ है अन्त राम्रो चेन्जेसमा चाहिँ भन्दा चाहिँ अब टाढोमा भएको आफ्नो फ्यामिली है सँग चाहिँ हामीले इजिली कम्युनिकेट गर्न सक्छौँ है थ्रू फोन कल्स भिडियो कल्स अनि नराम्रो चेन्जेस भन्नु पर्दा चाहिँ हाम्रो सानैमा नै अब सबै नानीहरूले पनि एकदमै फोनहरू युज गर्ने हुन्छ त्यही भएर चाहिँ त्यही हो नराम्रो चेन्जेस चाहिँ नानीहरूको कारण हुन्छ